म चाहिँ कालचिनी एरियाबाट बोलेको मेरो गाउँमा चाहिँ आदिबासी बङ्गालीहरू छ गाउँमा अनि म चाहिँ नेपाली बोल्छु उनीहरूलाई पनि अब उनीहरूले जवाब दिन्छ त्यसको जवाब पनि बेसी होइन हल्का जान्दछ त्यति पनि जान्दैन त्यस्तो साह्रो बोल्नु उनीहरूको जे ऊ यसमा उनीहरूलाई पनि म बोल्नु सिकाउँछु यस्तो हो यसको चाहिँ यस्तो हो भनेर अनि बेसी पनि बोल्नु सक्दिनँ म बङ्गाली आदिबासी पनि सक्दिनँ म नेपाली हो नेपालीबाट नै मलाई आउँछ बेसी पनि जान्दिनँ उनीहरूलाई पनि उनीहरूले पनि जान्दैन अनि उनीहरूले पनि ए यस्तोको चाहिँ यस्तो हो भन्ने सिकाउँछ हामीले पनि सोद्धाखेरि हामीलाई पनि सोद्धाखेरि उनीहरूले ए यस्तो हो नेपालीबाट चाहिँ यस्तोलाई चाहिँ यस्तो हो भनिदिन्छ